हेर न मेरो साडी त कस्तो राम्रो आएन कस्तो उयो कलर पनि राम्रो भएन त्यो फोटोमा नक्सामा त राम्रो देखेको थिएँ र मैले राम्रो मन परेर चाहिँ मैले त्यो साडी मगाएको थिएँ तर त्यो साडी राम्रो आएन कस्तो आयो बित्थामा आएको छ